अस्ति भर्खरै मात्र मैले अर्डर गरेँ रेस्टुरेन्टदेखि अर्डर गरिएको खाना साह्रै राम्रो मतलब

गुड प्याकेजिङमा आएको थिएन अलिक खाना अलिक चिसो भएको जस्तो लाग्यो है अनि अब हामी टाइम नहुँदाखेरि यसेरी रेस्टुरेन्टदेखि खानाहरू अर्डर गर्ने गर्छौँ त्यो अर्डर गरे गरिएको खाना टाइममै ल्याइ पुर्याए तापनि अलिकति चिसो भएको होइन चिसो भएको या त आफूले एक्सपेक्ट गरे जत्तिको नहुनु अलिकति आफूलाई आफूले पे गरे अनुसार आफूले पेमेन्ट गरे अनुसार आफूले एक्सपेक्ट गरेको जस्तो नहुनु अलिकति राम्रो लागेन है त्यही भएर तपाईँहरूलाई चाहिँ म अलिकति के सजेस्ट गर्न चाहन्छु भने अलिकति त्यो प्याकेजिङमा चाहिँ अलिकति तपाईँले ध्यान दिनुहोस् है अलिकति जसमा कि कस्टमर पनि अलिक मतलब कस्टमरले पनि अलिकति खुसी भएर है एउटा रिभ्युज दिनसकोस् होइन लाइक दुबारा अर्डर गर्दाखेरि दुबारा अर्डर गर्ने इच्छा होस् होइन अलिकति खाना अब घरमा गेस्टहरू आएको बेलामा कोही बेला आफूले पकाउन न टाइम नहुँदाखेरि हामीलाई त्यो खाना अर्डर गर्छौँ त्यति बेला त्यो गेस्टहरूलाई हामीले सर्भ गर्दाखेरि अलिकति आफूले चाहे जस्तो नहुँदाखेरि उसलाई पनि नमज्जा लागेर आउँछ है त्यसले गर्दाखेरि तपाईँलाई अलिकति एउटा सजेसन अलिकति प्याकेजिङमा अलिकति ध्यान बटाइ दिनुहोस् या त त्यो अब डेलिभरी बोयहरू हुन्छन होइन उहाँहरूले अलिकति ध्यान पुर्याएर ध्यानपूर्वक एउटा कस्टमर समक्ष ल्याइ पुर्याइदियोस् होइन पे गरे अनुसार अलिकति तपाईँले ध्यान चाहिँ पुर्याइ दिनुहोस् र हामी पनि सेटिसफाई हौँ है